हेलो हजुर हजुर भन्नुहोस् बहिनी हजुर बहिनी होइन बहिनी हामी त दुधमा केही मिक्स गर्दैन त बहिनी हामी त नि कमान कमान कमानबाट गाईको दुधहरू गाईवालाहरूलाई नै गाईको दुध मगाएर राखेको ऐलेसम्म त केही कमप्लेन छैन म घरमा पनि त मेरै दोकानकै दुध चलाउँछु त बहिनी अहिलेसम्म त त्यस्तो त भएको छैन त दुध तताउँदाखेरि फाट्यो हजुर हजुर हजुर हजुर हजुर हजुर ला बहिनी मेरो दोकानबाट त धेरै बिक्री भइसक्यो दुधहरू त अघिदेखि नै चलिसक्यो मेरो सक्यो भन्दा पनि हुन्छ अब अलिकति मात्रै छ कि तर अहिलेसम्म त्यस्तो कमप्लेन आएको छैन त बहिनी केही कुरोहरू खाएको थियो कि तपाईँले कस्तो भाँडामा चाहिँ तताउनु भयो दुध त बिग्रेको नराम्रो हो भने दुध तताउँदा फाटिहाल्छ है एउटा चाहिँ त्यस्तो हुन्छ गाईको दुध हाम्रो त गाईको दुध अलिकति पनि साबुन भएको भाडातिर पऱ्यो या त मैला भाँड़ाहरूतिर ततायो भने पनि दुध त फाटी नै हाल्छ दुध नफाटिकन तपाईँले तताएर दिएँ भन्नु हुँदैछ नानी बिसञ्चो भयो त्यो नानीले अरू केही चिजहरू खाएको थियो कि बहिनी तपाईँले हेर्नोस् त सायद नानीलाई सोधीखोजी नि गर्नोस् है दुधले मात्रै त नहुन पनि सक्छ किनभने हेर्नुहोस् त मैले तपाईँलाई मात्रै हजुर मैले तपाईँलाई मात्रै बेचेको हैन नि त दुध थुप्रैले नै लगेक्छ धेरैजानाले लगेक्छ दुध केही कमप्लेन भएको छैन म खुदै पनि मेरो घरमा पनि नानीहरू छन् नि त म त एकदमै बेस्ट क्वालिटीको राख्छु बहिनी दुध त अहिलेसम्म त्यस्तो भएको छैन त तपाईँले सोधिखोजी गर्नोस् न अरूलाई कि नानीले केही खाएको थियो कि अरू चिजहरू याद गर्नुहोस् बहिनी दुधले मात्रै त होइन होला होइन होइन र पनि तपाईँ आउँदा त्यो दुध पनि लिएर आउनुहोस् कि बहिनी दुध पनि लिएर आउनुहोस् अन्त हेरौँ न किनभने नानीहरू बिमार भयो भने त मलाई पनि एकदम सुर्तै लाग्छ नि त मैले पनि अब मेरो घरमा त गाई छैन होइन मैले पनि तल कमानतिरबाट गाईवालाहरूलाई म मगाएर ल्याउँछु तर त्यो दुध कहाँबाट लिएको रहेछु मैले कुन चाहिँ कन्टेनरको तपाईँलाई दिएछु कि त्यो याद गर्छु कि अन्त म उनीहरूलाई पनि भन्छु दुधैले पनि नहुनु पनि सक्छ बिमार नानी हो तपाईँले याद गर्नुहोस् अलिकति सोधिखोजी पनि गर्नुहोस् केही अरू फालटो केही खाएको थियो कि भनेर तपाईँ यसो गर्नुहोस् कि भोलि त्यो तपाईँ जति उब्रेको छ नि दुध त्यो तपाईँहरू नखानुहोस् हो फेरि एउटा बोतलमा हालेर मलाई ल्याइदिनुहोस् न त म एकपल्ट चेक गर्छु नि त ल बहिनी हुन्छ बहिनी नरिसाउनु सरी ल एकदमै सरी तपाईँलाई दुधले भन्दाखेरि चाहिँ मलाई एकदम बिस्वाद लाग्यो ल भोलि ल्याएर आउनुहोस् कि म चेक गर्छु नि ल बहिनी हुन्छ हुन्छ बहिनी हुन्छ हुन्छ बहिनी हुन्छ